खेलकुद जस्तै फुटबल भलिबल क्रिकेट अनि अरू खेलहरू हाम्रो ग्रामीण क्षेत्रहरूमा खेलिन्छ ग्रामीण क्षेत्रहरूमा खेलिन्छ अनि खेलकुदद्वारा हाम्रो ग्रामीण क्षेत्रको मानिसहरूलाई धेरै मनोरञ्जन र तनावबाट राहात पाउँछ अनि खेलकुद जस्तै फुटबलद्वा फुटबलको ए फुटबल

फुटबल खेलाउँदा नशामिुक्तिहरू जस्तै टपिक दिएर हामीले हाम्रो युवा युवतीहरूलाई अवेरनेस गराउनु सक्छ अनि यो हामीले ग्रामीण क्षेत्रमा यो ग्रामीण क्षेत्रको मानिसहरूलाई ग्रामीण क्षेत्रको मानिसहरूलाई यो खेलकुदद्वारा हामीले युनिट युनिटी ल्याउन सक्छ